भारतीय चलचित्र र सङ्गीतबारे म चाहिँ के सोच्छु भने भारतीय चलचित्र राम्रो हुन्छ र मलाई अहिलेको नयाँ चाहिँ मलाई मन पर्दैन मलाई चाहिँ पुरानो चलचित्र नै मनपर्छ त्यस्मा कम्ती सङ्गीत भवेशभूषा पनि एकदमै साधारण अनि कथा पनि असल भएको साथै गीतहरू पनि अति नै सुन्दर ले गर्दाखेरि चाहिँ मलाई भारतीय चलचित्र चाहिँ पुरानै चलचित्र मन पर्छ सङ्गीत त अब एकदमै के हरे एकदम उस उत्कृष्ट सङ्गीत चाहिँ उत्कृष्ट छ किनभने सङ्गीतमा त भारतीय सङ्गीतलाई चाहिँ अरूले भेट्नै सक्दैन र त्यो चाहिँ राम्रो लाग्छ तर चलचित्र चाहिँ अहिलेभन्दा पुरानो चलचित्र मलाई मनपर्छ म चलचित्र ज्यादा हेर्दिनँ मलाई चाहिँ धारावाहिक मनपर्छ धारावाहिक किन मनपर्छ भन्दाखेरि आधा घन्टाको हुन्छ अनि आधा घन्टा हेऱ्यो अनि आफ्नो काममा जानु सकिन्छ तर चलचित्रमा चाहिँ के हुन्छ तिन घन्टा बस्नु पऱ्यो तिन साँढे तिन घन्टा नै समय बर्बाद भएको म महसुस गर्छु र तिन साँढे तिन घन्टा चाहिँ म समय बर्बाद गर्न चाहदिनँ र म धारावाहिक नै ज्यादा हेर्ने गर्छु र मलाई मनपर्ने अभिनेता अहिलेको भन्दा उहिलेको हेऱ्यो भने शशी कपुर मनपर्छ होइन अहिको हेऱ्यो भने अब मलाई मनपर्ने शाहरूख खान अनि अमिर खान त अभिनेत्री उहिलेको अभिनेत्रीहरूमा अब उहिले त कति राम्री राम्री अभिनेत्रीहरू थियो नन्द थिए के हरे अरू अभिनेत्रीमा नुतन तनुजा यी अभिनेत्रीहरू एकदमै सुन्दर अति एकदमै गुणवान् सुन्दरी अभिनेत्रीहरू थिए र अहिलेको अभिनेत्रीहरूमा हामी देख्छौँ माधुरी दीक्षित छन् होइन अनि आलिया भट्ट छ अरू को छ धेरै छ राम्रो राम्रो तर मलाई चाहिँ उहिलेको नै मनपर्छ चलचित्रको गीतहरू त अब पुरानो गीतहरू नै मलाई मनपर्छ नयाँभन्दा नयाँ त साह्रै झ्याङझ्याङ र झुङझुङ अनि कति शब्दहरू पनि बुझ्ने हुँदैन र पुरानो चलचित्रको गीतहरूमा चाहिँ सङ्गीत कम्ती भएकोले गर्दा अनि एकदमै मिठ्ठो मिठो प्रकारले लेखेको हुनाले उहिलेको गीतहरू नै अति सुन्दर अनि अति राम्रो मलाई लाग्छ गीतहरू चाहिँ उहिलेको नै मनपर्छ मलाई गायककोबारेमा भन्नुपर्दा मलाई गायक चाहिँ उइलेको गायकमा मलाई मनपर्छ के हरे यसुदास अनि गायिकामा मनपर्छ मलाई आशा भोसले लता मङ्गेसकर त छँदैछ अनि अर्को चाहिँ मलाई मनपर्छ साउथको जुन गायिकाहरू छन् उनीहरू मलाई मनपर्छ र त्यसरी नै अहिलेको हेऱ्यौँ भने अहिले त त्यति त्यति मन पर्दैन अहिले त उहिलेको नै गायक गायिकाहरू मनपर्छ उहिलेकै अभिनेता अभिनेत्रीहरू पनि मनपर्छ उहिलेकै चलचित्र पनि मनपर्छ अनि त्यसले गर्दा मलाई म आफै पनि अलिकति पुरानो ढङ्गको भएकोले गर्दा ओल्डेज भएकोले गर्दा वृद्ध भएकोले गर्दा होला मलाई चाहिँ पुरानो नै मनपर्छ